थ्याङ्क्यु म्याम ए मैले तपाईँलाई लिस्ट दिएको थिएँ नि है अन्त हामी चाहिँ तपाईँहरूको होटल हजुर हजुर हामी चाहिँ तपाईँहरूको होटलमा ट्रिपमा आउँ भनेर कि हजुर अन्त यहाँ तपाईँहरू डेलोको छेउको है

हामी एक हप्ताको लागि आउँदैछौँ हामी चारजना हजुर अँ तपाईँहरूको रुम होटलमा खानाहरू सबै भएर चाहिँ बाथरुम टोइलेटहरूको सँग चाहिँ कति गर्छ

हजुर ए हजुर हामी चारजनाको लागि चाहिँ तपाईँले फिफ्टिन हन्ड्रेड गरिदिनु हुन्छ एउटा रुममा चाहिँ तपाईँहरूको सिङ्गल बेड छ कि डबल बेड छ मतलब एउटै बेड छ कि दुईवटा बेड छ

हजुर ए हजुर ए हेलो सुन्नुहुँदैछ ए होइन हाम्रो त्यो टुटपेस्ट साबुन पानीहरू सबै तपाईँहरूको बाट हो

हजुर ए हजुर हजुर हजुर

ए अन्त यस हजुर

ए अन्त सुन्नुहोस् न तपाईँहरूको होटलमा चाहिँ अन्त एसीहरू फेनहरू अभाइलेबल छ कि छैन ए एभाइलेबल छ है ए अन्त तपाईँहरूको अँ मलाई चाहिँ माथि त्यो बरन्डा भएको रुमहरू मलाई उयो गर्नु छ कि मतलब मलाई बुक गर्नु छ

ए हजुर हजुर एकदमै त्यो अब के अरे हामी अब टाढोको मान्छे हो नि त हामी डेलो घुम्नु आउँदैछोँ है अन्त हामी फेमिलीसँग आउँदैछौँ म मेरो हसबेन्ड र अँ मेरो दुईजना छोराहरू छ कि अनि नि ए गाडी होइन त्यो गाडी टाढो राख्छ कि माथिमा गाडी भाडा लाग्छ कि लाग्दैन भनेर नि ए हजुर दोस्रो दिन यहाँदेखि आज हिँड्छौँ कि अन्त पर्सि चाहिँ आइपुग्छौँ अन्त सोह्र तारिक गरिदिनु होस् न हामीलाई माथि बुक ल हजुर ए हजुर हुन्छ त्यसरी

हुन्छ हुन्छ ओके थ्याङ्क्यु हुन्छ